जलपाइगुडी जिल्लामा चाहिँ कतिवटा उयोहरू छ भन्दा त्यो चाहिँ अब मलाई थाहा भएन त्यति हो अब त्यहाँ आआफ्नो धर्महरू छ थु थुप्रो किसिमको अब मान्छेहरू बस्छ नेपाली बङ्गाली बिहारी मुस्लिम त्यस्तै थुप्रो थुप्रो आफआफ्नो है कम्युनिटीहरू आफआफ्नो छ अनि त्यहाँको धर्म भन्दा पनि अब जस्तै हिन्दू मुस्लिम क्रिस्चियन बुद्धिस्ट आफआफ्नो धर्म छ आफआफ्नो मनाउँछ अनि हिन्दूले मनाउने भनेको चाहिँ अब त्यही पुरा मनाउने दिवाली छट छटपूजा रामनवमी होली त्यस्तोहरू अब है मनाइबस्छ थु अब एकै जग्गा अब त्यो जिल्लामा अब एकै जग्गा मनाउँछ भन्ने छैन आफआफ्नो छ आफआफ्नो मनाउँछ अब अरू धर्महरूकोले आफ्नै